यहाँ चाहिँ मकै धान कोपी फुलकोपी मुला साग धेरै जस्तोहरू मान्छेले यहाँ रोप्ने गरिन्छ अन्त तिनीहरूले चाहिँ बजारमा लुगेर अन्त आफ्नो आफ्नो जग्गामा राखेर आफ्नो जस्तो कि अब तिस चालि चालिसहरूमा बिसहरू उयो सब बेच्ने गरिन्छ अन्त चामल चाहिँ असार महिना मात्रै रेपिने गरिन्छ त्यो रोपिसकेर त्यो धानलाई एकदमै त्यो चामल बनाएर त्यसलाई आफ्नो त्यो केजीको हिसाबमा बेच्ने गरिन्छ